मलाई चाहिँ खाना पकाउँदाखेरि चाहिँ म चाहिँ दाल चाहिँ राइस कुकरमै पकाउँछु अनि फेरि भात चाहिँ म डेक्चीमै पकाउँछु किनभने भात चाहिँ मैले माड तारेर पकाउँछु त्यसो गर्दा चाहिँ मलाई खानु चाहिँ मिठो लाग्छ कुकरमा पकाएको भात र राइस कुकरमा पकाएको भात चाहिँ मलाई त्यति राम्रो लाग्दैन र म मेरो सानो प्रेसटिजकै सानो कराई छ त्यही कराईमा चाहिँ हाम्रो फेमिली सानो भएकोले गर्दा म त्यो सानो कराईमा नै मेरो सब्जीहरू पकाउने गर्छु कतिजानाले त पकाउँछ कुकरमा सब्जीहरू पनि पकाउँछ तर मलाई कुकरमा पकाएको सब्जी चाहिँ राम्रो लाग्दैन त्यसै र त्यही कारण चाहिँ म कुकरमा चाहिँ दाल बसाउँछु अनि मेरो सानो डेक्चीमा चाहिँ म भात बसाउँछु अनि मेरो सानो प्रसटिजको सानो सेटमै मैले किनेको सानो कराई पनि छ त्यही कराईमा चाहि मेरो सब्जीहरू बसाउँछु मैले पकाएको दाल कुकरमा पकाएको दाल चाहिँ मलाई पुरा मिठो लाग्छ मलाई त्यो डेक्चीमा कराईमा पकाएको दाल अरूमा पकाएको दाल चाहिँ फेरि मलाई मनपर्दैन त्यसैकारण चाहिँ म यो तिनटा चिजहरू चाहिँ म सधैँ नै युज गर्छु